मैले नि बागवानी सुरू गरेको चाहिँ सानैदेखि नै भनौँ भने पनि अब यस्तै बाह्र तेह्र वर्षदेखि नै हो अलिअलि फुलहरूको सोख लाग्थ्यो है रोप्थेँ अन्त यस्तो दसैँहरू आउने बेलामा गदवरी फुलहरू लाउँथेँ हो गदवरी सयपत्रीहरू रोप्थेँ है अन्तखेरि चाहिँ के अरे धेरै वर्ष भयो अब त्यो गरेको पनि सायद अँ भयो होला

पच्चिस तिस वर्ष त भयो होला मैले गर्नुथालेको हो तर अब कन्टिन्यु कन्टिन्यु पनि हुँदैन अब बेलाबखत त अब घरको परिवार अरूले गर्छ म मात्रै त गर्नु पर्दैन तर पनि अब के अरे गर्छु गर्नु त मनपर्छ पनि गर्छु पनि है अन्त त्यस्तो हो त्यसरी नै गरेको धेरै वर्ष भयो